हातले बनाएको कपडाहरू बजारको रेडी मेड कपडा भन्दा धेरै नै अलग हुन्छ नै है बजारमा रेडी मेड कपडाहरूको ठुलै बजार भए तापनि मानिसहरू अहिले पनि हातले बुनेको सिलाएको लुगाहरू नै लगाउनु मन पराउँछन् किन मन पराउँछन् भन्ने त्यस्तो प्रशस्तै उदाहरणहरू छ है जस्तो कि अब हामी जाडोमा स्वेटर लगाउँछौँ सल ओढ्छौँ टोपी मोजा लगाउँछौँ यस्तो कुरोहरू हामीले हातले आफ्नै हातले राम्रो ऊनीको धागो ल्याएर बुनेर लगायो भने त्यो लगाउनुमा हेर्नुमा पनि राम्रो हुन्छ है र लगाउँदाखेरि पनि हामी हाम्रो शरीरलाई जाडोदेखि बचाउँछ रेडी मेड कपडाहरू पनि रेडी मेड कपडाहरू नराम्रो हुन्छ भन्नु चाहेको होइन त्यो कपडाहरू पनि राम्रो हुन्छ रेडी मेड कपडाहरू त झन् हेर्दै मन पर्ने मेसिनले एकदमै मिहिन प्रकारले बुनेको हुन्छ त्यो पनि राम्रो हुन्छ तर त्यो भन्दा पनि अझ बेसी मान्छेहरूले आफूले आफ्नै हातले बनाएको आफ्नो नानीहरूलाई सानो सानो नानीहरूलाई पनि टोपी मोजा स्वेटर आफ्नै हातले बुनेको सिलाएको नै मन पराउने गर्छन्